मलाई घुम्नु जानु मनपरेको जग्गा चाहिँ केदारनाथ हो होइन मलाई केदारनाथ चाहिँ रिलिजियस प्लेस भएकोले गर्दाखेरि चाहिँ मलाई फेमेलीलाई लगेर जानु मनपरेको छ हो र फेरि त्यहाँनिर अब मन्दिर मात्रै नभएर अरू घुम्ने जग्गाहरू पनि छ त्यसले गर्दा चाहिँ अब त्यहाँ हामी मन्दिरको पनि दर्शन गर्नु पाउँछौँ र घुम्नु पनि पाउँछमौँ नि त त्यही भएर